हेलो म मीरा छेत्री कालिम्पोङ एघार माइल बस्छु अस्ति मैले मेरो छोराको बर्थ डेमा केक मगाएको थिएँ तपाईँको दोकानबाट कस्तो केक पठाइदिनु भएको त्यस्तो के अरे केक केक पनि केक पनि राम राम्रो थिएन अनि डेलिभरी बेरी ब्वाय पनि कस्तो नराम्रो त्यो केटा पनि कस्तो नराम्रो थियो अन्त त्यो के अरे केटाले त कस्तो खालको नि बिहेव्यर गरेको घरमा मातेको थियो कि के हो हाम्रो त घरमा दिदी मसिनो नानीहरू दिदी बहिनीहरू चेलीबेटीहरू बस्छ मातेर त्यसरी आएर अन्त अलि अलि मद पनि गरेको थियो भनेर भन्दै थियो गनाउँदै थियो भनेर भन्दै थियो नानीहरूले हो अन्त के अरे त्यस्तो खालके मान्छेे नपठाइदिनु मेरो घरमा त्यसरी अर्डर गर्दाखेरि कहिले पनि त्यस्तो मान्छेहरू नपठाइदिनु त्यस्तो केटाहरू नपठाइदिनु अलिकति राम्रो राम्रो बिहेव्यर भएकोहरू पठाइदिनु त्यो एकदमै मन परेन गाउँको केटाकेटीहरूले नि राम्रो भनेको छैन तपाईँहरूले के अरे यसरी सामानहरू पठाउँदाखेरि राम्रो खालकोहरूलाई पठाइदिनु है त्यस्तो बिग्रेको केटाहरूलाई नपठाइदिनुहोस् हाम्रो नानी केटाकेटीहरूलाई डर हुन्छ राम्रो हुँदैन अन्त के अरे अरू अर्डर गर्नु त फेरि त्यस्तोहरू त आयो भने त हामीलाई त राम्रो लाग्दैन हो अन्त केटाकेटीहरूलाई जिस्काउँदै थियो अरे हाम्रो छोरीहरूलाई जिस्काउँदै थियो अरे त्यसरी राम्रोसँगले आए पछि त दिएर जानु पर्छ नि कस्तो खालको रहेछ त्यो नानी त मलाई मनै परेन एकदमै साह्रो तपाईँहरूले विचार गरिदिनु होस् है त्यस्तो खालके चाहिँ त्यस्तो गाउँमा आयो भने राम्रो हुँदैन अन्त तपाईँहरूको दोकानहरूको पनि फेरि म त के अरे अरूलाई म त भनिदिन्छु नि पुलिसहरूतिर भनिदिन्छु नि त्यस्तोहरू मान्छेहरू हाल्नु भयो भनेदेखि त त्यसलाई निकालिदिनुहोस् त्यस्तो मान्छे नराख्नुहोस् हामीलाई मनै पर्दैन हो